हेलो भन्नुहोस् हजुर हजुर हजुर भन्नुहोस्

ए अस्ति त्यो नर्मल भएको थियो कि के अरे त्यो भाइरल भइरहेको छ कि अहिले सबै नानीहरूलाई नै त्यस्तै जस्तो लाग्दैछ हो अब सायद एक दुई दिनमा ठिक भयो चाहिँ राम्रै गर्छ होला त्यो त गर्दैछु उसको आमाले पनि गर्छ

हजुर हजुर हजुर रिभिजन त नर्मलै राम्रै ठिकै छ भनेर भन्दैछ नानीले म त बाहिर सिलगढीतिर गएको थिएँ हजुर ल ल ल ल

अँ अ अँ अँ हजुर

हजुर हजुर ल ल ल ट्युसन त अहिले गएकै छैन त्यहीँ त्यो भाइरल फिभरले गर्दाखेरि गएकै छैन हौ अब जान्छ होला एक दुई दिनदेखि अब एक दुई दिनदेखि जानु पठाउनुपर्छ

अँ अँ खाना त राम्रै खाँदैथियो अब हामी त बाबु हो अब चालै पाउँदैन अब कुदेको कुदेकै बाहिरतिर हो हजुर हजुर र पनि म चेक गर्छु नि के हुँदैछ ल ल ल ल हुन्छ हुन्छ हुन्छ ओके ओके बाई